भारतमा धेरै किसिमको अब प्रसिद्ध नृत्य शैलीहरू छन् त्यसमध्ये भारत नाट्यम कथकली र कुचिपुडी चाहिँ दक्षिण भारतमा निकै प्रसिद्ध नृत्य शैलीहरू हुन् र उत्तर भारतबाट चाहिँ फेरि आउँछ कथक भाङ्डा बिहु जस्ता नृत्य शैलीहरू र अब प्रसिद्ध नर्तकहरूको कुरा गर्दा चाहिँ आउँछ बिर्जु महाराजको नाम जो चाहिँ कथक कलासँग जोडिनु भएको छ र रूपमणी देवी जोडिनु भएको छ भारत नाट्यम शैलीसँग त्यसै गरी कला मण्डलम् गोपी जोडिनु भएको छ कथकली शैलीसँग अनि राधा रेड्डी जोडिनु भएको छ कुचिपुडी शैलीसँग